मैले एउटा मार्केटबाट एउटा ज्याकेट किनेर ल्याएको थिएँ है हेर्दा चाहिँ एकदम राम्रो देखिने तर युज गर्न थालेपछि त्यसको चाहिँ तपाईँको र टू या थ्री मन्थ भइसकेपछि त्यसको सबै चमडाहरू निस्किएर गयो है वास्तवमा चाहिँ त्यो चाहिँ मैले त्यसलाई खैं किन्दाखेरि चाहिँ अरिजिनल लेदरको ज्याकेट जस्तो देखेर किनेको थिएँ धेरै मनपरेर किनेको थिएँ फिटिङ पनि क्वालिटी पनि राम्रो देखेर होइन तर दुई तिन महिना पछाडि बादमा चाहिँ त्यो चाहिँ एकदमै त्यसको चमडाहरू उप्किएर जाने होइन उप्किएर चाहिँ त्यो तपाईँको फम लेदरको पाएँछु त्यो चाहिँ डुप्लिकेट रहेछ होइन त्यो चाहिँ मलाई मनपरेन एकदम नराम्रो क्वालिटीको हेर्दा चाहिँ एकदम राम्रो तर त्यसलाई युज गर्दै गएपछि दुई तिन महिनामा त्यसको लास्टिङै हुँदैन सबै कभरहरू त्यसको चमडाहरू उप्किएर जाने भएको थियो